अँ दिदी सुन्नुहेस् न म यता बर्मेकबाट बोलेको कि मैले तपाईँको उसमा चाहिँ बेलुकाको लागि खाना अर्डर गरेको थिएँ हजुर मैले खाना पाएँ कि तर त्यो खाना अलिकति राम्रो छैन रहेछ मैले भनेको जस्तो हो हजुर अन्त म चाहिँ त्यो फर्काइ दिउँ भनेको नि त हो अन्त अब के भयो भन्दा चाहिँ दाल पनि अलिकति कस्तो आएछ मैले भनेको जस्तो छैन सब्जीहरू पनि अब त्यो सब्जी त मैले अब के भन्नु सब्जी चाहिँ अब मैले त्यो आलुदम र यता चिकन भनेको थिएँ आलुदम त छैन रहेछ चिकन मात्रै आएछ चिकन पनि राम्रो पिसै छैन त्यो तपाईँहरूले कुनि कस्तो पठाइ दिनुभएको छ म चाहिँ त्यो चाहिँ फिर्ता गर्ने हो कि अन्त हजुर हजुर सुन्नुभयो ए हजुर त्यो चाहिँ सबै फिर्ता गरिदिन्छु हजुर अब अर्कोपालिदेखि चाहिँ हजुहरूले अलिक राम्रो पठाइ दिनुहोस् है किनकि अब मेरोमा पाहुनाहरू आइराख्छ अब त्यस्तो खाना म कसरी दिनु म भन्नुहेस् त तपाईँ अब यस्तो खाना त तपाईँको घरमा पनि खाँदैन नि त भन्नु होइन अब यसरी हामीले खाना खायो भने त हाम्रै पेटहरू बिग्रिन्छ हामी हाम्रै हेल्थ बिग्रिन्छ नि त त्यो त तपाईँले बुझ्नुपर्ने हो नि त अब तपाईँको हामी एउटा कस्टमर हो कस्टमरलाई तपाईँले त्यस्तो गर्नुहुन्छ अब होइन नि त अब हामीले खाना अर्डर अर्डर गरेको छ हामीले प्राइस अब अहिले त अनलाइन नै हुन्छ अब अनलाइन नै हामी पैसा दिन्छ होइन तपाईँलाई पनि त्यो हामीले गरिसकेको थियो तर तपाईँले त खाना अलिक राम्रो पठाउनु पर्थ्यो नि त अनि तपाईँले चाहिँ त्यो खाना चाहिँ एकदमै अब त्यो राम्रो पनि थिएन हो अर्कोपालि चाहिँ अब हामी अब तपाईँले त्यस्तै गर्नुभयो भने चाहिँ हामी तपाईँबाट खाना नै अर्डर गर्दैन हजुर हजुर त्यो चाहिँ अब फर्काइदिन्छ हामीलाई चाहिँ त्यो हामीले पैसा दिएको चाहिँ हामीलाई फिर्ता गरिदिनुहोस् हामी पनि खाना फिर्ता गरिदिन्छ अब अर्कोपालि चाहिँ यस्तो चाहिँ हुँदैन है दिदी हामी चाहिँ यस्तो लिँदै लिँदैन